म मैले बनाउने बनाउनुपरेको रेसिपीलाई जस्ताको त्यस्तै अनुसरण नगरी चाहिँ जसको लागि पकाइरहेको छु उनीहरूको रुचिअनुसार नै आफ्नो रेसिपीहरूलाई बनाउने गर्दछु किनभने चाहिँ कतिपय यस्ता साथीभाइहरू हुन्छन् जसले चाहिँ कतिपय कुराहरू मनपराउँछन् कति कुराहरू मनपराउँदैनन् जस्तै उदाहरणको रूपमा मैले खिर बनाएँ त्यस खिरमा कतिपय अतिथि वा साथीभाइहरूले जसले त्यस पकवानलाई वा रेसिपीलाई खाइरहेका छन् उनीहरूलाई खिरमा घिउ हालेको मनपर्छ भने कसैलाई घिउ हालेको मनपर्दैन र उनीहरू यदि घिउ नखाने ए खालका छन् भने उनीहरूको निम्ति मैले घिउ नहालीकन नै खिर बनाउनुपर्ने हुन्छ यसै कारणले गर्दाखेरि चाहिँ मैले आफ्नो रेसिपीलाई जस्ताको त्यस्तै प्रकारले नबनाएर चाहिँ उनीहरूले मनपराउने खालका वा किसिमकै वा उनीहरूको रुचिकै अनुसार नै म आफ्नो रेसिपीहरूलाई बनाउने गर्छु